हेलो हजुर हजुर हजुर हजुर लोकल पाउँछ यहाँ तपाईँको म कहाँ कहाँबाट माथि रम्फूबाट पनि ल्याउँछु रम्फू खोलाबाट पनि टिस्टाबाट पनि ल्याउँछु तल रेलीको पनि छ हो अब तपाईँलाई कुन चाहिँ कत्ले चाहिन्छ कि रहु चाहिन्छ कि च्याप्टी एउटा च्याप्टी माछा पनि छ हजुर हजुर घरमा छ त झन्डै अब दुई सय तिन सयवटा जस्तो हालिराखेको छु ए मलाई घरमा हजुर ए ए हजुर होइन म यहाँ तपाईँलाई यहीँ कुवाबाटै झिकेर दिनुछु नि राम्रो खालको कुन चाहिँ लानुहुन्छ कत्ले लानुहुन्छ कि रहु लानुहुन्छ टेसिलो चाहिँ तपाईँको टेसिलो चाहिँ घरमा पालेको चाहिँ कत्ले मिठो हुन्छ अँ अँ अँ अँ सक्छु कि तर तपाईँलाई अलिकति बिस रुपियाँ जस्तो बेसी लाग्छ ल अँ बिस रुपियाँ हजुर हजुर त्यो यता डेलिभरी गरेर पठाउनु पर्छ कि बिस रुपियाँ जस्तो बेसी लाग्छ अन्त यहाँ चिकनहरू पनि छ है मेरोमा चार पाँच केजी लोकल चिकनहरू पनि छ बनाएरै बेच्छु हो अन्त त्यो पनि म चलाउँदैछु अब आफ्नै घरमा पालेको हो हो अन्त त्यो पनि हजुर अँ अँ ल हुन्छ हुन्छ के अरे अर्को हप्तादेखि चाहिँ म अलिकति त्यो सानो सानो खसीहरूको पनि मासु राख्नु पऱ्यो भन्दैछु कि अब किनभनेदेखि मान्छेले कोही खसी सोध्नु आउँछ कोही लोकल मासु सोध्नु आउँछ कोही माछा सोध्नु आउँछ हो अन्त अलिअलि राख्नु पऱ्यो बेसी बेसी त होइन त्यो पाँच छ केजी पाँच छ केजी क्या अन्त हो त्यसो गरेर अँ हजुर हजुर अब अँ हजुर हो त्यस्तो सबै गरेर मिलाएर अलिअलि गर्दै राख्नु पऱ्यो कि अन्त खोजेको खोजेकै छ बिचाराहरू हो अनि त्यसले गर्दाखेरि चाहिँ अब लु तपाईँले राख्नुहोस् न हौ तपाईँसँग त नजिक पनि छ दोकान भन्नुहुन्छ कि थुप्रो मान्छे आउँछ ग्राहकहरू अब माछा र कुखुरादेखि उप्रान्त केही छैन हो त्यो कुखुरा पनि अब कोही अर्डर गर्ने बित्तिकै बनाउँनु पर्छ हो अन्त त्यो बनाएर दिइहाल्छु म त ताजा ताजा ताजै अँ ए अँ होइन म यहाँ कसैलाई पठाइ कसैको हातमा पठाइदिन्छु नि तपाईँको घर कहाँनिर पऱ्यो ए हुन्छ हुन्छ कसै के अरे यहाँ हाम्रो नानीहरूको हातमा पठाइदिन्छु नि हजुर हुन्छ अँ हुन्छ